मलाई थाहा भएको पाँचवटा तरिख चाहिँ पन्ध्र अगस्त जुन दिन चाहिँ हामीले स्वतन्त्र पाएको थियौँ भारतले स्वतन्त्र पाएको र जुन हामीले पन्ध्र अगस्तमा मनाउने गर्छ र अर्को चाहिँ हो पाँच सेप्टेम्बर जुन दिन चाहिँ हामीले गुरू दिवस मनाउँछ आफ्नो गुरूजनहरूका लागि आफ्नो टिचर्सहरूको लागि जुन एउटा सम्मान गर्ने दिन हो र अर्को चाहिँ हो पाँच मई यसमा चाहिँ हामीले पर्यावरण दिवस मनाउँछ हामीले रूखहरू रोप्छ रूख बिरूवाहरू ल्याएर रोप्छ त्यो दिन चाहिँ हामीले पर्यावरण जोगाउने दिन मानिन्छ र अर्को चाहिँ हो तेइस सात दुई हजार तिन त्यो चाहिँ मेरो जन्मदिन जन्मदिन तारिख हो जुन दिन चाहिँ म यो संसारमा आफ्नो आमाको कोखबाट जन्मिएको थियो र अर्को चाहिँ सत्र दस दुई हजार तिन त्यो चाहिँ मेरो एकदमै मिल्ने साथीको जन्मदिन हो जो चाहिँ मसँग एकदमै क्लोज छ जुन जब चाहिँ म एक्लै हुन्छु तब अल्वेज साथ दिन्छ म मलाई र त्यो दिनहरू चाहिँ एकदमै मेरो लागि चाहिँ यादगार छ